हामीले सिजन सँगसँगै है हामीले आफ्नो इन्जोयमेन्ट गर्नु चाहन्छौँ गर्छौँ जसरी विन्टर सिजन आउँछ विन्टरमा हामीले जाडोको मौसममा हामीले पिकनिकहरू जान्छौँ यति बेला यहाँ स्कुलहरू सबै विदा भएको हुन्छ र त्यति बेला हामीले गाउँ र साथी भाइ सबै मिलेर एउटा हर्षोल्लास साथमा हामी खोलाहरूतिर है पिकनिक मनाउन जान्छौँ त्यति बेला हामीले मज्जाले इन्जोय गर्छौँ अनि विन्टरलाई हामीले न्यानो बनाउनको निम्ति हामी मधेसतिर घुम्न जान्छौँ अन्य अन्य राज्यहरू अन्य अन्य देशहरू घुम्न जान्छौँ त्यसरी नै हामीले समरलाई विन्टरलाई हामीले इन्जोय गर्छौँ त्यसरी नै समर सुरु हुन्छ जब गर्मीको महिना आउँछ त्यो गरममा हामीले त्यसलाई हामीले कुन प्रकारले भन्दाखेरि गरममा हामी खोलामा गएर स्विमिङ पुलहरूमा गएर पौडी खेल्छौँ अनि घरमा भएको सबै थोकलाई सुकाएर त्यल्लाई मज्जाले इन्जोय गर्छौँ होइन चिजबिचहरू बाहिर घाममा राख्छौँ त्यो सबै कुरोलाई हामीले सनबाथहरू लिन्छौँ त्यो सबै त्यसरी नै इन्जोय गर्छौँ अनि जसरी रेनी सिजन सुरु हुन्छ बर्खाको मौसममा हामीले गाउँ घरमा जसरी धान रोप्ने सिजनहरू आउँछ त्यसरी त्यो बर्खा झरी त्यो झरीलाई यत्ति मज्जाले त्यसलाई हामीले आफ्नो जिवनमा ढाल्छौँ जतिबेला हामीले धानमा खेतमा काम गर्छौँ त्यो खेतमा काम गर्दाखेरि रुझिभिजी केही नभनीकन हामीले पुरै त्यो पानीको इन्जोय गर्दै हामीले आफूले धान रोपाइ गर्छौँ त्यसरी त्यस्तै त्यसरी नै हामीले सम्पूर्ण पुरै सिजनहरूलाई हामीले इन्जोय गरिरहेको हुन्छौँ